हाम मलाई चाहिँ साथी साथी घुम्न जानु ठुलो रहर छ किनकि अब घरबाट पनि त्यत्ति घुम्न जानु दिँदैन र कोही कोही बेला जाँदाखेरि जुन चाहिँ त्यो माहोल हुन्छ त्यो पनि अर्कै हुन्छ र मलाई चाहिँ साथीहरूसँग वहाँ सिक्किमको जुन चाहिँ त्यो रिभर राफ्टिङ छ त्यो गर्नु धेरै ठुलो इच्छा छ किनकि सिक्किम म त्यत्ति गएको पनि छुइनँ र त्यो ठाउँ सुन्दा पनि एकदम राम्रो छ जुन चाहिँ जिरो पोइन्ट भन्छ त्यसमा पनि जानु मनलागेको छ अनि हाम्रो नजिकी ठाउँ जुन चाहिँ छ राजबारी त्यहाँ पनि जानु मनलागेको छ साथी साथी र सिलगढीको इस्कन टेम्पल त्यहाँ पनि जानु मनलागेको छ

समुद्रतिर पनि जानु मन ठुलो मन छ किनकि हाम्रो यता त्यत्ति खोलानालाहरू छैन र समुद्र चाहिँ धेरै टाढो छ र जुन चाहिँ त्यो समुद्रमा गएपछि जुन चाहिँ साथीहरूसँग गएको जुन चाहिँ अनुभव हुन्छ त्यो अर्कै हुन्छ र त्यसमा स्विम गर्नुको अनुभव पनि अर्कै हुन्छ जुन चाहिँ त्यसमा जुन चाहिँ त्यो पारा डाइभिङ हुन्छ त्यस्तो पनि गर्नु मन छ र रक क्लाइम्बिङ त्यस्तो गर्दा धेरै र आनन्द हुन्छ त्यो रक क्लाइम्बिङले जीवनमा एउटा नयाँ र रमाइलो अनुभवहरू दिन्छ समुद्रमा पनि त्यस्तै अनुभव पाइन्छ र समुद्रमा गएपछि कि त धेरै जग्गाका मानिसहरू देख्छ र धेरै धेरै जग्गाका मानिसहरू देख्छ किसिम किसिम मानिसहरूलाई भेट्दा आफ्नो जीवन कस्तो रहेछ त्यो पनि थाहा पाइन्छ र अरूको जीवन कस्तो छ र आफ्नो जीवन कस्तो चल्दैछ त्यसको तुलनाहरू गर्नसक्छ र आफ्नो जीवनमा अलिक सुधार पनि आउनसक्छ जत्ति हामी घुम्छ फिर्छ जत्ति मानिसहरूलाई भेट्छ त्यत्ति हाम्रो जीवनमा त्यत्ति परिवर्तन हुन्छ त्यत्ति हामीलाई थाहा हुन्छ कि हामीलाई के गर्दा राम्रो हो के नगर्दा राम्रो हो र त्यही लागि हामी घुमिराख्नु पर्छ र एक्लैभन्दा पनि साथीहरूसँग घुम्नु चाहिँ अझ धेरै मजा हुन्छ